कलेज त मैले पढिन तर मैले थोमस एडिसनको बारेमा चाहिँ अलिकति जानकारी थियो उहाँले चाहिँ अब यो लाइटहरू कतिवटा चिज बनाउने गर्नुहुन्थो त्यो त जानकारी त त्यो चाहिँ हामीलाई काममा लाग्छ र त्यसबारेमा अलिकति त्यो मात्रै मलाई थाह थियो अरू चाहिँ त्यति थाह भएन